हेलो म कालिम्पोङबाट हजुर गेस्ट बोलेको नि ए हजुर तपाईँ होटल होटलबाट बोल्नुभएको हो ए हजुर म आज आज घुम्नु गएको थिएँ कि अन्त र नि कालिम्पोङ अँ मतलब आइसकेको हजुर हामी पाँचजना हामी केटी केटी छ हजुर ए हजुर

हजुर हजुर ए हजुर ए हजुर हजुर हुन्छ हामी जसरी पनि म्यानेज गर्छौँ नि फाइभ डेज एयरपोर्ट हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर चाहिन्छ हजुर हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर हजुर हजुर ए हजुर ए इन्डियन पनि छ ए हजुर ए ए हजुर ए हजुर हजुर हजुर ए हुन्छ हुन्छ